सरकारबाट होइन कृषकहरूको लागि नयाँ बिजुली जोइन गर्नुको लागि चाहिँ हामीले यो खेतीपाती गर्ने जुन बारीको पर्जापट्टा हुन्छ नि त्यो चाहिँ सबमिट गर्नुपर्छ हो र लोडसेडिङको कारणले अब कृषकहरूले अब धेरै नै समस्या सामना गर्नुपर्छ होइन खेतीपाती गर्ने बेला भयो होइन बिजुली बाल्नु पर्दा तब चाहिँ अब लोडसेडिङको कारणले करेन्टको काम नहुँदा चाहिँ तब कृषकहरूलाई अलिक साह्रो पर्छ